ए तपाईँ दार्जिलिङबाट बोल्नु भएको हो ए तपाईँ टुर गाइड हुनु हुँदो रहेछ है ए म यता कलकताबाट बोलेको कि ए होइन मेरो यसो घुम्ने प्लान थियो नि त दार्जिलिङमा अन्तखेरि हजुर अन्त मैले एक दुइवटा जगाको नाम सुनेको थिए नि त घुम्नु मन परेको इच्छा लागिरहेको थियो कि अन्तखेरि दाई उयो टाइगर हिल बतासे लुपहरू रहेछ नि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर म तपाईँलाई फोन गर्छु नि ल हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ धन्यवाद हुन्छ